ए गुड मर्निङ तपाईँ अनमोलको गार्जेन हुनुहुन्छ ए म अलमोन अलमोनको स्कुलबाट प्रिन्सिपल बोल्दैछु कि यो नानीहरूलाई यसपालि हामीले पिकनिक लाने तय गरेको छौँ कि त्यसै कारणले गर्दा प्रत्येक नानीको पर हेड हामीले ती तिन सौ रुपियाँ उठाउने तय गरेका छौँ अनि यो आउँदो शनिबार नानीहरूको पिकनिक हुन्छ डेलो जानु पर्छ गाडीको र सबै कुरो हामीले बन्दोबस्त मिलाएको छौँ कि अन्त त्यसै कारणले गर्दा नानीलाई चाहिँ उसको फेन्सी ड्रेसमै पठाउनुहोस् स्कुल ड्रेसमा चाहिँ होइन कि अनि आउँदाखेरि उनीहरूले अब पिउने पानी र खानुको लागि प्लेट कपहरू चाहिँ ल्याउनु पर्छ तपाईँहरूको चाहिँ के विचार छ यसमा भन्नुहोस् न आउने शनिबार तपाईँले कुनै पनि कुराहरू अरू पठाउनु खानेकुराहरू पठाउनु पर्दैन यहाँ हामी सबै बनाएर पठाउँछौँ कि अनि यसो तपाईँहरूले यसो प्याकेटको के के कुराहरू नानीले मिठाई सिठाई खान्छ भने चाहिँ पठाउनुहोस् न अरू कुनै पनि त्यस्तो कुरो पठाउनु पर्दैन स्कुलबाटै सबै कुरो बन्दोबस्त गरेका छौँ अन्त नानी गाडीमा मात्छ कि मात्दैन हौ हजुर हजुर विन्डो सिटर अँ त्यो त भइहाल्छ हाम्रो टिचरहरूले त्यो सबै मिलाइहाल्छ कि अन्त अरू केही असुबिस्ता हुन्छ कि नानीलाई त्यो बाहेक ए सबै ठिकै छ अनि मासुहरू कुन कुन खान्छ कि कसो छ हौ ए सबै खान्छ ए सुँगुर गोरु भैँसी सबै चल्छ ब्रोइलर ए सबै चल्छ ए त्यसो भए चाहिँ ठिकै छ त्यसो भए शनिबार ठिक्कै आठ बजी चाहिँ यहाँ स्कुल ग्राउन्डमा पठाइदिनुहोस् कि तपाईँहरूले पुऱ्याई राखिदिनुहोस अनि भरे पनि लिनु आउनु सक्नुहुन्छ नि तपाईँहरूले हुन्छ अरू केही तपाईँहरूको छ जिज्ञासा सोध्नुहरू ए हुन्छ अलिकति अहिले रेनी सिजन छ अलिकति तपाईँहरूले ओढ्नेहरूको पनि व्यवस्था गरिपठाइदिनुहोस् ल त्यसो गर्दा चाहिँ सुविधा हुन्छ अरू त केही छैन होला सोध्नु ए हुन्छ एकपल्ट हामी शुक्रबार बेलुकी तपाईँहरूलाई फेरि पनि जानकारी गराउँछौँ ल यो विषयमा तपाईँहरू तयारी भइदिनुहोस् हुन्छ